तपाईँ फर्निचर उयो दोकानबाट बोल्नुभएको ए अनि तपाईँकोमा उता सोफाहरू छ होला है ए सोफाको दाम कति पर्छ होला

हजुर खाइदिएर है

ए हजुर चियरहरू पनि छ होला है चियर चियर

कति गरेर कति गरेर स्टार्ट हो

मलाई त प्लास्टिकको होइन कि त्यो काठको हुन्छ नि काठको पाउँछ है कति गरेर कति गरेर पर्छ काठको ठुलै चाहिन्छ ठुलै ए अनि ए कभरहरू पनि पाउँछ होला है सोफाहरूको कति पर्छ होला हो कभरहरूको त्यहाँ हजुर क्यास अन डेलिभरी हो कि के गर्नुपर्ने अनलाइन गर्नुपर्ने

हजुर एरिया ए एरिया कता पर्छ होला हेमिल्टन हजुर